यो विषयमा दुई शब्द भन्नुपर्दा म के भन्छु भनेदेखि तपाईँको उहिले अब ब्रिटिसले सर्वे गर्दाखेरि चाहिँ सिक्किमलाई के भनेको छ भन्दाखेरि बजार चाहिँ रानीपुलमा आइपुग्छ भनेको छ अरे अलिक कच्चा दार्जिलिङ पनि अब त्यस्तै अब के र कालिम्पोङ चाहिँ हामी यो बसेको जग्गा एकदमै बलियो जग्गा मजबुत जग्गा है पहाडी इलाका र त्यस्तो भयङ्कर उकालो ओरालो नभएको जग्गा हेर्नु चल्नुसक्ने मजबुत बलियो जग्गा अनि यो जग्गामा तपाईँको सबभन्दा राम्रो त मलाई यहाँको मौसम लाग्छ वेदर एकदमै गरम महिनामा पनि सहनुसक्ने ठाउँमा ठ ठन्डामा पनि सहनुसक्ने वेदर छ यहाँको एकदमै मजाको वेदर है अनि यहाँको पानी एकदमै मिठो पानी धाराको चिसो मिठो पानी छ यहाँको अनि यहाँ तपाईँको घुम्ने जग्गाहरू पर्यटक स्थलहरू राम्रो राम्रो जग्गाहरू छ यहाँनिर जस्तो कि अब तपाईँको गुम्बा भयो यहाँ थुप्रै गुम्बाहरू छ है यहाँ डुक्पा गुम्बा छ टिबिटेन गुम्बा जापनिज गुम्बा अन्य सानसानो गुम्बाहरू उहिले उहिलेको गुम्बाहरू छ धेरै पुरानो पुरानो मूर्तिहरू भएको गुम्बाहरू छ यहाँनिर यहाँ चर्चहरू छ राम्रो राम्रो उहिलेको अब ब्रिटिस कालमा खडा भएको मेक फार्लेन चर्चहरू अति सुन्दर चर्चहरू छ यो जग्गामा कति जग्गा त कालिम्पोङमा दुई सौ वर्ष पुरानो चर्चहरू यहाँ हामी भेट्छौँ अनि मंगलधाम जस्तो एउटा पवित्र जग्गा है अब त्यो धाममै गुरुजी पनि दफ्नाएको छ त्यहीँ नै त्यो पनि एउटा हेर्नुलायकको जग्गा छ यहाँ तपाईँको प्याराग्लाइडिङ जुन यस्तो खालके जग्गा छ कालिम्पोङमा प्याराग्लाइडिङ टेकअप पनि त्यहीँबाटै हुन्छ ल्यान्डिङ पनि त्यहीँबाटै हुन्छ र त्यो पनि एकदमै राम्रो जग्गा छ है घुम्नुलायकको थुप्रो जग्गाहरू छ होमस्टेहरू अहिले त तपाईँको बस्ती बस्तीमा राम्रो राम्रो जग्गामा एकदम गाडी पुग्ने राम्रो राम्रो जग्गामा तपाईँको होमस्टेहरू छ एकदमै राम्रो जग्गाहरू छ यो जग्गामा त्यो होमस्टेमा खानापिनाहरू एकदमै अर्ग्यानिक पाउनुहुन्छ तपाईँहरूले है एकदमै राम्रो चिसो राम्रो घुम्नुलायकको जग्गाहरू छ है जस्तो जग्गामा अब कति जग्गा त फेरि यस्तो पनि छ यो जग्गामा तपाईँको दबाईपानी भन्ने एउटा जग्गा छ जग्गाको नामै दबाईपानी त्यहाँको तपाईँको पानीले खुट्टा काटेकोहरू केही छ भनेदेखि तपाईँको त्यो पानीले जाती हुन्छ त्यस कारण त्यो जग्गाको नाम एउटा दबाईपानी पनि राखिएको छ यो चाहिँ ल्याबमा टेस्ट भएको छ त्यो पानी त्यो नाम त्यसै राखिएको होइन यस्तो यस्तो जग्गाहरू छ थुप्रो थुप्रै जग्गाहरू छ घुम्नुलायकको जग्गाहरू छ यहाँनिर हामी पाउँछौँ हो र गर्दाखेरि यो विषयमा भन्नुपर्दा यति नै छ छोटो भनिदिएको